सुझाउ भन्दा पनि मैले मैले हमेसा मैले जुन जुन एउटा इन्भाइरोमेन्ट छ होइन यो जुन एउटा के छ अब त्यो एउटा ग्रुप भनौँ होइन त्यो ग्रुपमा चाहिँ हामी जहिले पनि के कुरा गरिरहेका हुन्छौँ भने चाहिँ वान अब् अब् फ्रेन्ड्स अब् वान अब् द मेम्बर अब् द ग्रुप होइन उहाँहरूले चाहिँ अब एजुकेसन साइकोलोजी माथि धेरै रुचि राख्नु हुन्छ उहाँहरूले एजुकेसन साइकोलोजी माथि काम पनि गरिसक्नु हुँदै रहेको छ पेडागोजी माथि हामी धेरै बातचित गर्छौँ होइन अन्त कति बेला चाहिँ अब हामी त्यो टेक्स्ट बुकहरूको कुरा गर्छौँ त्यो टेस्टबुकहरू चाहिँ त्यो त्यो नानीहरूले लिनु सक्ने खाले त्यो त्यो इन्भाइरोमेन्ट क्रिएट गर्ने टाइपको टेक्स्टहरू हुँदैन त्यो स्कुली त्यो स्कुलको त्यो टेक्स्ट बुक भित्रमा चाहिँ होइन जस्तै हामी आफैँ पनि कस्तो थियौँ भन्दाखेरि चाहिँ हामीले हामीले पहिला कस्तो किसिमको त्यो राइम्सहरू भनौँ होइन त्यो कविताहरू त्यो आई मिन द्याट इज टोटल्ली रिलेटेड टु द चिल्ड्रेन बुक्स होइन त्यति बेला चाहिँ कस्तो खाले हामी पढ्थ्यौँ भन्दा चाहिँ परेवाको मुटु पारौँ भुटु भुटु भन्ने किसिमको हुन्छ नि हो त्यो टाइपको अनि ले ले भाइ गुलेली मारिदिउँला जुरेली हो त्यो इन्भाइरोमेन्ट रिलेटेड वा एकदम त्यो कस्तो भन्दाखेरि चाहिँ एकदम डेस्ट्रक्टिभ टाइपको माइन्ड सेट बनाइदिने खाले होइन हो त्यस्तो हो त्यस्तो टाइपको टेक्स्टहरू चाहिँ अब एजुकेसन कारिकुलमबाट चाहिँ हट्नु पर्छ अब आई डोन्ट नो अहिले के भइसक्यो होइन तर म म अब आफैँ पनि अब के भन्छ अब पिजी गरिसकेँ होइन त्यो त्यस पछि चाहिँ मलाई त्यस्तो लाग्यो किनभने माथि आए पछि त त्यो सान्सानो कुराहरू जुन कुराहरूले तपाईँको विहेव्यर सेट गर्छ मोरालिटी के हो सिकाउँछ होइन तप तपाईँको त्यो एथिकल लाइन हुन्छ नि आफ्नो आफ्नो हो त्यो सेट गर्नु सिकाउँछ त्यो चाहिँ एकदम प्राइमेरी एकदम प्राथमिक शिक्षादेखि नै सेट गर्नु त्यो टाइपको चाहिँ हुनु पर्ने हो तर माथि अब उच्च शिक्षातिर चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ हायर सेकेन्ड्री औ त्यहाँ त्यहाँबाट उता थ्योरिस एन्ड अल होइन त्यस त्यो कुरा सिक्ने त्यो एथिक्स मोरल मोरालिटी सिक्ने भनेको चाहिँ त्यो शिक्षाहरूले दिन्छन् त होइन त्यो टेक्स्टहरूबाट दिन्छ तर त्यो टाइमको टेक्स्टहरू चाहिँ चेन्ज गर्नु पर्छ जस्तो चाहिँ लाग्छ मलाई